यो माथि जति पनि छ है यो सबै हाम्रो यहाँ कालिम्पोङ डिस्ट्रिक्ट ह हस्पिटलमा सबै नै उपलब्ध छ र यसको निम्ति हामीलाई कहीँ बाहिर गएर चाहिँ गर्नु पर्दैन